मैले यो डस्टबिन बजारबाट ल्याएको यो एकदमै हेर्दा सुहाउँदिलो पनि छ बोक्नलाई सजिलो राख्नलाई जहाँ पनि मिल्ने खाल्को अनि प्रयोग गर्न पनि एकदमै सुविधाजनक छ अँ अलिकति यस्तो हेर्दा खेरि पनि अँ एकदमै लङ लास्टिङ गर्ने मटेरियल राम्रो खालको अनि एस्तोले चाहिँ यो डस्टबिनको मतलब यो डस्टबिन चाहिँ अब घरिघरि चेन्ज गरिबस्नु नपर्ने धेरै समयसम्म यो एउटै डस्टबिनले काम गर्न सक्ने अँ त्यस्तो खाल्को हामीलाई अँ कतिवटा कुरामा सेफ हुन्छ अब रुपियाँ पैसामा पनि सेफ हुन्छ यस्तो हामीले लङ लास्टिङ हुने चिज चलायोैं भने देखि अनि यदि तपाईँहरू कसैलाई यस्तो चिजको अब खप्ने खालको चिजको आवश्यकता परे हामीसँग कन्ट्याक गर्नु सक्नुहुन्छ है हामी त्यो दोकानसँग तपाईहरूलाई पनि परिचय गराउन सक्छौँ र डस्टबिन राख्नुको तात्पर्य चाहिँ अब हामीले आफ्नो गाउँ आफ्नो घरको वरिपरि अब हामीले हाइजेनिक राख्नु सक्छौँ जुन कुराले चाहिँ अबो पर्यावरणलाई एकदमै अबो क्ष्यति पुऱ्याउँछ त्यो कुराहरूलाई हामीले कन्ट्रोल गर्नसक्छौँ अनि हामीले नानीहरलाई पनि यो कुरा सिकाउन सक्छोैं कि अबो हाम्रो कम्पाउन्डलाई अनि हाम्रो अँ जति पनि वरिपरि नजिकहरूलाई अब जसरी जतिसक्दो हामीले सफा राख्न चाहिँ हामीले अँ अरूलाई पनि सिकाउन सक्छौँ यो डस्टबिनको प्रयोगले चाहिँ अनि प्रयोग गर्न सिकायौँ भने सिकाउन सक्यौँ भनेदेखि र तपाईँहरूलाई म यही भन्न चाहन्छु तपाईँहरूले पनि यसरी नै डस्टबिनको प्रयोग गर्नु परिवारदेखि अनि आफ्नो छोरा छोरीलाई पनि प्रयोग गर्न सिकाइदिनु भए चाहिँ असल हुन्छ अनि यही भन्न चाहन्छु जबसम्म अब हामीले आफ्नो घर वरिपरिलाई नै हाइजेनिक गर्न सकेनौँ भनेदेखि हामीले आफ्नो इन्भायरोमेन्ट साथै आफ्नो लोकालिटीको हामीले धेरै क्षति पुराइराखेका हुन्छौँ र यदि हामीले इन्भाइरोमेन्टलाई स्वच्छ बनाउनु र लोकालिटीलाई एकदमै सफा राख्नु हो भनेदेखि हामीले सानु सानु कुरा यस्तै कुराहरूबाट चाहिँ सिक्दै जानु पर्छ